हामीले जथाभावी माछाहरू मार्दाखेरि अब हामीले ब्लिचिङ पाउडरहरू अब अरू केही पोइजनस चिजहरू युज गर्छ अब त्यही युज गर्दाखेरि चाहिँ के हुन्छ भन्दाखेरि हामीले जुन चाहिँ अब ठुल्ठुलो माछाहरू मात्रै नभएर त्यसको सानो सानो बच्चादेखि लिएर डल्लैलाई इफेक्ट पर्छ त्यसले गर्दाखेरि चाहिँ अब उनीहरूको सङ्ख्या पनि घटेर जान्छ दिनदिनै माछाहरू विलुप्त हुँदै जान्छन् साथै माछा हामीले पानी लाई पनि हामीले दूषित बनाउँछ जसरी विषहरू हालेर हामी त्यो दूषित बनाउँछ त्यसले गर्दाखेरि चाहिँ र अरू हामीले केही कुराहरू जस्तो कि अब प्लास्टिकहरू जसरी हामीले खोलाहरूतिर मैला कुराहरू डल्लै खोलाहरूतिर फ्याँक्दाखेरि चाहिँ कोही बेला अब त्यसले गर्दाखेरि प परिवर्तनमा पर्वर पर्यावरणमा धेरै नै चेन्जेस आउँछ जस्तो कि अब जति बेला पानीहरू पर ठुलो पानीहरू आउँछ आकाशबाट पानीहरू पर्छ त्यति बेला चाहिँ जुन चाहिँ हामीले प्लास्टिकहरू अथवा अरू यही केही कुराहरू फ्याँकेको त्यो कुराहरूले चाहिँ रिभर ब्लकेजहरू भएर चाहिँ फ्लडहरू बाढीहरू आउनुसक्छ जसले गर्दाखेरि चाहिँ जुन चाहिँ चाहिँ मानि मान्छेहरूको लागि पनि धेरै नै हानिकारक हुन्छ